मलाई घुम्न मनलागेको ठाउँहरू जस्तै अमेरिका है र अमेरिकामा चाहिँ कतिवटा राम्रा कुराहरू देख्न पाइन्छन् है उन्नतिको कुरोहरू देख्न पाइन्छन् किनभने त्यहाँका मान्छेहरू आफ्ना आफ्ना काममा व्यस्तता कसैले कसैलाई वास्तै नगरिरहेको आफ्नो कामले व्यस्तता अनि त्यहाँका घरहरू त्यहाँका सरसफाइले एकदम सिस्टमेटिक नियमपूर्वक सँगले त्यहाँनिर चलिरहेको है त्यहाँ गाडीहरू हिँड्ने त्यो सडकहरू कति मजाले त्यो नियमअनुसार गाडीहरू चलिरहेको अनि त्यसरी नै त्यहाँका मनलाई हर्ने या मनोरम दृश्यहरू राम्रा राम्रा है अनि अर्को ठाउँ सिङ्गापुर र त्यहाँ पनि त्यस्तै ठाउँ र सफा राम्रो त्यहाँका मानिसहरू पनि आफ्नो आफ्नो कामतिर व्यस्तता अनि त्यसै कारण मलाई ती ठाउँहरू अनि एउटा छ लन्डन है अनि लन्डन पनि मलाई घुम्न मनलागेको छ किन भन्दा त्यहाँ लन्डनमा पनि कतिवटा म्युजिकका कुराहरू सिक्न पाइन्छन् र त्यहाँका दृश्यहरू पनि अति मनलाई लोभ्याउने दृश्यहरू नै छन् है र यसरी नै काफी सुन्दर भएका हुनाले गर्दा मलाई ती ठाउँहरू घुम्न मनलागेका छन् या मलाई मन पर्छन्